पश्चिम बङ्गालका प्रमुख मनोरन्जन केन्द्रहरू भन्नु पर्दा पश्चिम बङ्गालमा धेरै किसिमका प्रमुख मनोरन्जन केन्द्रहरू छन् जस्तै कलकत्तामै हेर्नु हो भने हाम्रो हावडा ब्रिज छ त्यहाँनिर भिक्टोरिया मेमोरियल त्यहाँ पार्क नै भनौँ त्यसरी नै दार्जिलिङमा हेर्यौँ भने चौरस्ता छ त्यसरी नै कालेबुङमा दुरपिन डाँडाहरू यी सबै के हो एउटा मनोरन्जन केन्द्र हो त्यसरी नै डुअर्समा हेर्यौँ भने हाम्रो उल्टा घर भयो सिलगडीमा सपिङ मल थुप्रै सपिङ मलहरू छ सिलगडीमा त यसरी नै सिलगडीको ड्रिम ल्यान्ड गजलडुब्बा भयो यी सबै ठाउँहरू एउटा पश्चिम बङ्गालको एउटा एकदमै मनोरन्जन ठाउँहरू हो त्यो मात्रै नभएर दार्जिलिङमा हे त्यसरी नै हेर्नु हो भने टाइगर हिल छ एउटा मनोरन्जन गर्ने अथवा एउटा टुरिस्ट एरिया त्यसरी नै विभिन्न ठाउँमा पश्चिम बङ्गाल पश्चिम बङ्गाल भन्नु नै एउटा के हो भन्दाखेरि यहाँनेरि मनोरन्जनको एउटा ठाउँ हो यहाँनेरि मान्छेहरू बाहिर बाहिरबाट अथवा देश विदेशबाट आएर यहाँनेरि मनोरन्जन गरिरहेको हुन्छ अथवा उनीहरूले यहाँनेरि एउटा पश्चिम बङ्गालमा आउने मान्छेहरू बाहिर का मान्छेहरूका लागि यहाँनेरि एउटा के हुन्छ भने यहाँनेरि उनीहरूको सपना जस्तै भएको हुन्छ यो ठाउँ आउन र यहाँ पश्चिम बङ्गालमै बस्ने मान्छे मानिसहरूको लागि पनि कति ठाउँ नघुमेका ठाउँहरू छन् जहाँ सुन्दर सुन्दर जस्तै यहाँनेरि सुन्दरवनै एउटा सुन्दर भन्दाखेरि सुन्दरवनै भन्ने एउटा ठाउँहरू छ जहाँ पश्चिम बङ्गालकै मान्छेहरूले पनि देखेका हुँदैनन् विभिन्न यहाँका मनोरन्जन ठाउँहरू हामी नै भन्नु पर्दा डुअर्सका मानिसहरूले दार्जिलिङ कालेबुङका धेरै मनोरन्जन ठाउँहरू देखेका हुँदैनौँ सुनेका मात्र हुन्छौँ तर जान सकेका हुँदैनौँ त्यसरी दार्जिलिङ कालेबुङमा बस्ने व्यक्तिहरूले उनीहरूले पनि यहाँनेरि नै भन्नुको मतलब हामी पश्चिम बङ्गालमै बसेर पनि हामी धेरै मनोरन्जन ठाउँहरू घुम्न सकिरहेका छैनौँ यो एउटा हाम्रो दुर्भाग्य पनि हो भन्नु पर्दा मलाई लाग्छ विश्वमा एउटा मनोरन्जन गर्ने ठाउँहरूमा पश्चिम बङ्गाल पनि यो एउटा ठाउँ पर्छ जहाँ चाहिँ मनोरन्जन जता हेर्यो त्यता नै मनोरन्ज नै मनोरन्जन छ यहाँनेरि पश्चिम के भन्छ पश्चिम बङ्गालको त तपाईँको साउथ बङ्गाल भयो त्यसरी नै नर्थ बेङ्गल भयो यी सबै ठाउँहरू नै एउटा पर्यटन ठाउँहरू हो